हाम्रो गाउँघरमा यहाँनिर केटा केटीले एक अर्कालाई मन पराएर भागेर चाहिँ घर लाने चलनहरू छ अन्त चाहिँ घर लगेर चाहिँ केटाको परिवारबाट दुई तिन दिनबाद कलीया आउँछ केटीको घरमा अन्त तिनीहरूले चाहिँ आफ्नो छोराको बारेमा भन्छ छोरा परिवारको बारेमा एकअर्कालाई भन्छ अन्त चाहिँ केटीको परिवारलाई मन परेको छ भने स्वीकार गर्नुहुन्छ अन्त त्यस्तो गरेर चाहिँ पछि ढोगभेट न भए बिहे ठुलो गर्नु पनि सक्छ नभए चाहिँ सानो तिनो ढोगभेटमै पनि टालिदिनु हुन्छ तर प्रायले बिहे नै गर्नुहुन्छ अन्त बिहे गर्दाखेरि पनि हाम्रोमा चाहिँ यस्तो हुन्छ कि बिहेमा समाज समाजबाट सबैले अब सबै कामतिर हातहरू बटाउनु हुन्छ सबै जग्गाबाट काम गर्नेहरू आउनुहुन्छ आफन्तहरूदेखिको आफ्नो समाजमादेखिको सबैजना मान्छेहरू आएर बिहामा के कसो हो कसो गर्नुपर्ने कसरी सजाउन पर्ने त्यस्तोहरू गर्नुहुन्छ खानापिनाको बन्दोबस्तहरू पनि सबै समाजले गर्नुहुन्छ समाजमा अब कसैले खाना बनाउनेहरू आफ्नो काम ठिक ठिकमै स उयेसमा गर्नुहुन्छ अन्त त्यस्तो हुन्छ अन्त केटी अब प्राय चाहिँ केटी कि चाहिँ केटाकै घरबाट आउँछ तर कसै कसै हाम्रो यो रिलिजियस अब जातले गर्दाखेरि चाहिँ घरि केटी घरमै एकदिन अगाडि आएर बसेर पछि केटाले भेट्नुपर्छ त्यस्तोहरू पनि हुन्छ यहाँ धेरै किसिमका अब हाम्रो जातपातहरूले गर्दाखेरि पनि बिहा पनि धेरै किसिममा पनि हुन्छ अब जस्तो कि टिकाटालो मात्रै पनि गर्नुहुन्छ कसैले कसैले आगो बालेर सात चक्करहरू पनि लगाउनुहुन्छ कसैले बुढीलाई उ उचालेर टिका सिन्दूर पोते त्यसरी गरिदिनुहुन्छ अन्त त्यस्तो छ अब यहाँनिर हाम्रो गाउँतिर चाहिँ हुन्छ